हलो नमस्ते अङ्कल

तपाईँ लुईस अङ्कल बोल्नुभएको हो ए हैन कि मैले त मेरो साथीकोबाट लिएको थिएँ कि तपाईँको नम्बर अनि त यहाँनिर यो जलपाइगुडी ऊ यसमा चाहिँ मैले चाहिँ एग्रिकल्चरबारेमा चाहिँ तपाईँलाई एक दुइटा कुरा सोधौँ भनेर नि

हजुर त्यही त त्यहाँनिर त अब के के अन्न ऊ योहरू रोप्दाखेरि चाहिँ हुन्छ भन्ने कुरा नि हजुर त्यो चाहिँ अब मतलब तपाईँले भन्नुभयो गहुँ गहुँ चाहिँ कतिखेर रोप्दा चाहिँ रो अझ कहिले रोप्छ त्यो गहुँ चाहिँ कहिले रोपेर कति महिनाभित्रमा चाहिँ अझै त्यसको त्यो चाहिँ पाकेर ऊ यो हुन्छ महिना लाग्छ है हजुर धान चाहिँ असारमा ए हजुर कसरी चाहिँ पहिला चाहिँ हजुर अनि त फेरि धानलाई चाहिँ पुरा प्रशस्त पानी हुनुपर्छ भन्ने कुरा सुनेको थिएँ त्यो तपाईँको आलु चाहिँ भने चाहिँ असारमा गहुँ आलु अनि त धान भन्नुभयो है मकै पनि हुन्छ मकै चाहिँ

अब तपाईँहरूले यो ऊ यो गर्नु ए हजुर अनि त त्यो धान चाहिँ धानको लागि चाहिँ धानलाई चाहिँ कति महिना लाग्छ अब त्यो चाहिँ ए हजुर हुन्छ अङ्कल